हाम्रो यो कालिम्पोङ जग्गामा चाहिँ बाटो घाटो र साघाट एकदमै खराब छ राम्रो छैन गाडी घोडा चल्नु पनि नसक्ने बाटोहरू छ खराब भएर

दार्जिलिङ दार्जिलिङतिर सानो रेल भए पनि ट्रेन चलिरहेको छ तर हाम्रो जग्गामा गाडी नै चल्नु मुस्किल परिरहेको छ